टिकट टिकट कलेक्सन गर्नु चाहिँ शैक्षिक मूल्यमा चाहिँ मलाई लाग्छ कि अब टिकट टिकटमा जुन चाहिँ अलग अलग जग्गको टिकटहरूमा सिम्बल हुन्छ साथै वहाँको देशको प्रधानमन्त्री या कसैको पनि नक्सा टाँसिएको हुन्छ अँ त्यो देख्दा यति सालमा यो रहेछ यति रुपियाँको टिकट टाँसिदो रहेछ यो त्यो टाइमिङमा चिठीको आदन प्रदान यसरी हुँदो रहेछ भनेर हामीलाई शैक्षिक मूल्यमा काम आउँछ अनि सिक्का सिक्का पनि त्यही हो र जुन छ हामी सिक्का पैसा व्यवहार गर्छौँ त्यसमा पनि यति सालमा उन्नाइस सौ सतहत्तरमा यो पैसा बनिएको थियो रहेछ उन्नाइस सय असीमा इन्दिरा गान्धीको उहाँको नक्सा थियो या केही थियो भन्ने कुरा हामीले त्यो सिक्काबाट ज्ञान लिन सक्छौँ अनि साथै ढुङ्गा ढुङ्गाहरू जमा गर्नु भनेको चाहिँ अब अहिलेको जमानामा चाहिँ हामीलाई ढुङ्गाको पनि प्रयोग छ छैन तर ढुङ्गाले चाहिँ पहिलाको जमानामा चाहिँ कलेक्सन गरेर नम्बर ज्ञात गराउनु हुन्थ्यो भन्ने हामीले किंवदन्ती सुनेको छौँ एक दुई तिन चार जुन चाहिँ याद गर्नु थियो त्यो चाहिँ ढुङ्गाबाट सुनिन्थ्यो भनेर थाहा पाइएको छ